अब मैले चाहिँ अब बागबानी गर्नुपर्दा चाहिँ अब हाम्रो चाहिँ अब खेतीबारी अलिक बेसी नै भएकोले गर्दा चाहिँ अब आँगनमा छतमा चाहिँ हामीले पर्दैन अब खेतबारीतिरै हामी यो लगाउँछौँ बगैँचाहरू अब के के फलफुल के के लगाउनुपर्छ त्यो सबै खेतीबारीमै हुन्छ हाम्रो आँगनहरूमा चाहिँ हुन्छ तर आँगनमा चाहिँ हामी लगाउँछौँ अलिअलि फुलहरू गमलामा त्यति मात्रै हो नत्र चाहिँ हाम्रो सबै बारीमै लगाउने गरेको छ